के गर्नु अस्ति हिजो अस्ति मैले एउटा राम्रो खालको सोफा सिट ल्याएँ के अरे मज्जाको पायो उ त्यो के अरे त्योसँग राम्रो खालको टेबल पनि पायो अस्ति मिटिङ थियो चारजना यता बसेको थियो त्यो एक एकजना यता बसेको थियो चिया पानी पनि सबै कुरो भयो यत्ति राम्रो रहेछ त्यो दोकान कि ढाँटेन पलिस सलिस लगाएको एकदम झिलिलि परेको छ हेर्दै मान्छेहरू सबजनाले कहाँबाट ल्याउनुभयो भनेर सोध्दै थियो त्यो सोद्धाखेरि चाहिँ मैले भनेँ फलाना दोकानमा जानु त्यो दोकानमा के अरे त्यो दोकानमा गएर तपाईँहरूले त्यहाँ गएर सोध्नु तपाईँहरूले सस्तो पनि पाउनुहुन्छ राम्रो जिनिस पाउनुहुन्छ त्यहाबड चाहिँ तपाईँले त्यहाँबाट एकदमै एकदमै सरल दाममा पाउनुहुन्छ भनेर चाहिँ मैले पनि ल्याएँ अझै एकखेप अझै दिवान पनि ल्याउनु छ अब त्यो पनि हेरौँ यहाँ अरू त मेरो पुरानो पुरानो त सबै अब मक्किसकिगए अनि नयाँ यस्तो दामी दामी चिज ल्याएको छु कि अब एउटा दिवान दामी खालको ल्याउनु छ त्यहीँबाटै